म बसेको छु किनकि मलाई म जस्तो भने कि मलाई पुरा कलहल मनपर्छ अनि मलाई धेरै मनपर्छ जस्तै हामी भक बसेको छु त्यस्तोमा अनि मलाई धेरै राम्रो लागेको थियो कि म फर्स्ट गएको थिएँ धेरै प्राइज पाएँ अनि मेरो मम्मीले पनि धेरै सम्मान पाउनु भयो